सेयर बजारको बारेमा धेरै त थाहा छैन तर अब अलिअलि चाहिँ थाहा छ अब उतारचढाउ त भई नै बस्छ अब तपाईँले कुन चाहिँ कम्पनी चुज गर्दै हुनुहुन्छ होइन अब त्यस्तो प्रकारले हुन्छ अब डिजिटल एप्सले भारतमा व्यापारमा कसरी परिवर्तन गरेको छ भन्दाखेरि अब डिजिटल एप्सहरू अब इजी भइसकेको छ तपाईँको कुनै पनि अब कम्पनीतिर इन्भेस्ट गर्नुहरू पर्यो भने होइन त्यस्तो प्रकारले हेर्दाखेरि अब एकदम इजी भएको छ भनौँ न होइन अब यही परिवर्तनहरू छ नि त अब पहिला पहिला मान्छेहरूले के गर्थ्यो सेयर मार्केटहरू भनेको बारेमा अब एकदमै कम्तीले जान्दथ्यो बुझ्दथ्यो तर अब अहिले त इच एन्ड एभ्री वानले जान्दछ नि त बुझ्दछ जोखिमपूर्ण छ नि जोखिमपूर्ण अब बिना जखिम त अब केही पनि काम त छैैन जोखिमपूर्ण छ नि